हेलो दाजु अघि मैले केक र ऊ यो आइसक्रिम अर्डर गरेको थिएँ त्यसमा अझै केही मिठाहरू छ भने थप छ भने पठइदिनुहोस् ल त्यसमा के के पाउँछ राम्रो पठाइदिनु र त्यसको दाम कति हो त्यो पनि उयो गरिदिनु र छिटोभन्दा छिटो डेलिभरी गरिदिनुहोस् ल धन्यवाद